ए हेलो दाजु तपाईँको तपाईँको गाड गाडी अहिले तपाईँ फ्री हुनुहुन्छ अहिले मलाई नि के पर्सिको दिन नि मलाई तपाईँको गाडी चाहिएको थियो हुन्छ है नोकडाँडा जानु थियो कि अन्त त्यो नोकडाँडा जाने तपाईँलाई लो आइडिया छ लोकेसनहरू थाहा छ तपाईँलाई बाटोहरू थाहा छ कति टाइम लाग्छ हो नोकडाँडा पुग्नु ए अँ तपाईँको भाडा चाहिँ कति हो हामी तिनजना आमामामा पाँच हजार त महँगो भएन दाजु हुन्छ बाटो कस्तो छ बाटो राम्रो छ कि छैन ए तपाईँ चाहिँ कुन चाहिँ बाटोबाट जानुहुन्छ हो लाभापट्टिबाट जानुहुन्छ कि यता रेलीको बाटो जानुहुन्छ ए रेलीको बाटोबाट त छिटो पनि हो नि त होइन अलिक कम्ती गरिदिनु न कतिमा मिल् मिल्छ भन्नुहोस् न म साथीहरूलाई पनि भन्नुपऱ्यो नि चार हजारमा ए अन्त सुन्नुहोस् न के अरे हामी तिनजना हुन्छ हो पर्सि कति बजी भन्नु त सात हामीले चाहिँ सात बजी यहाँबाट हिँड्ने भनेर सोचेको छ यहाँबाट पुग्नु कति घन्टा लाग्छ अरे दाजु ए हजुर तिन घन्टा जानु तिन घन्टा आउनु ए ए हुन्छ त्यसो भए म कन्फर्म भएँ ल तपाईँलाई म पर्सि कल गर्छु कि